हेलो क्याफे नभ हो हजुर आजु तपाईँहरूको रेस्टुरेन्टमा के होला स्पेसलमा म हिजो अस्ति आएको थिएँ होइन मोमो खाएको थिएँ साह्रै टेस्टी लागेको थियो त्यही भनेर फेरि केही नयाँ ट्राई गरौँ न भनेर चाहिँ मैले कल गरेको हो त्यसो भए आजु म स्पेसलमा के छ होला हजुर चिल्ली चिकन हुन्छ त्यसो चिल्ली चिकन विथ बोन हुन्छ विदाउट बोन हुन्छ होला ए दुईटै त्यसोभए विथ बोन चिल्ली चिकेन एक प्लेट गरिदिनुहोस् अनि तिनटा जस्तो फाले पेक गरिदिनुहोस् न हजुर हुन्छ कति टाइम लाग्छ होला हुन्छ त्यसोभए हामी पन्ध्र से बिस मिनेटकोभित्र हामी आइपुग्छौँ है अर्डर रेडी गरिदिनुहोस् होला थ्याङ्कयू धन्यवाद